हजुर मैले धेरै दिनको यात्रा धेरैपल्ट गरिएको छु किनभने म एकदम ट्रेक गर्नुमा है पार्यावरणसित जोडिनुमा मलाई धेरै मन लाग्दछ र मेरो साथीहरू पनि त्यस्तै छन् अनि म भर्खरै मात्र सिक्किमको गुरुदोङमार लेक भन्ने जग्गाका गएको थिएँ जो चाहिँ सिक्किमको पूर्व जिल्लापट्टि पर्दछ सिक्किमको अनि त्यहाँ गएर हामीले तल गान्तोकबाट एउटा गाडी बुक गरेर गयो र आधा बाटोसम्म गयो आधा बाटोदेखिन् चाहिँ हामी लाचुङबाट चाहिँ हामी त्यहाँनिर हिँड्दै हिँड्दै हिँड्दै गयो हामीलाई त्यहाँ पुग्नु लगभग दुई दिन लागेको थियो र मसित मेरो साथी अशोक अनि मेरो बहिनी प्रिती अनि मेरो अर्को साथी रश्मि थियो हामी हिँडेरै गयौँ हामीले सातमा हामीसित चाहिने खाना पिना चिया फ्लास जुत्ता एक्सट्रा ब्लाङकेट अनि एउटा सानो स्टोरी बुक जसमा हमाीले कथाहरू सुन्ने गर्थ्यो रातिहुँदो अलिकति केरोसिन है मटितेल जो भन्छ हामीले नेपाली भाषामा अनि एक दुईवटा खाने कुराहरू र टेन्ट बोकेको थियो हामीले चारवटा अनि हामी जग्गा जग्गा बाटोमा टेन्ट लाउँदै बस्दै बस्दै गयौँ है अनि टेन्टमा बस्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ मजा त मजा नै आयो तर सिक्किमको को त्यो नर्थ जगा एकदम चिसो जगा भएकोले गर्दाखेरि हामीले चिसोको कठिनाइ हामीले झेल्नु पऱ्यो अनि तर पनि हामी त्यहाँ बस्यौँ आगो फुक्यो आगो ताप्यो मजा गऱ्यौँ हामीले कुखुराको मासु पोलेर खायौँ अलिकति हामीले हामीले त्यहाँको लोकल है लोकल वाइन लोगेर गएको थियो सिक्किमको त्यो वाइनसँग हामीले कुखुरा पोलेको खायौँ भात बनाएर खायौँ त्यही आगोमा अनि टेन्टमा बस्ने हाम्रो हाम्रो जुन चाहिँ अनुभव थियो त्यो चाहिँ एकदम मजाको राम्रो थियो किनभने टेन्टमा हामीले पहिला टेन्ट ओछ्यायौँ त्यहाँदेखिन् टेन्टभित्र हामीले एउटा तोसक ओछ्यायौँ तोसकमाथि हामीले एउटा च्यादर ओछ्यायौँ दुइटा सिरानी लगायौँ अनि म र मेरो साथी त्यो टेन्टमा सुत्यौँ तेस्तै गरेर अरू टेन्टमा दुई दुईजना गरेर सुत्यो मान्छेहरू है अनि त्यो टेन्टमा सुत्नु त हामी सुत्यौँ तर भुइँको एक दुईवटा किराहरू र त्यो चिसो भुइँ भएकोले गर्दाखेरि चाहिँ अलिकति हामीलाई बिझाएको जस्तो भयो र किराहरूले अलिकति सुत्नुमा गाह्रो गऱ्यो रातिउँदो त्यति हो र त्योभन्दा बढी त मलाई त्यस्तो केही कठिनाइहरू चाहिँ भएन र हाम्रो सफर चार दिनको थियो र चार दिनमा दुई दिन चाहिँ हामी टेन्टमा बस्यौँ है र धेरै मजा आयो हामीलाई र मेरो टेन्टको अनुभव चाहिँ अहिलेसम्म राम्रो पनि छ नराम्रो पनि छ मैले तपाईँहरूलाई भनिहालेँ है